हेलो अँ खोइ यहाँ हेर न हौ यत्तिकै बसिरहेको छु हौ एकदम राम्रै छ नि कहाँबाट सम्झियो हौ आज त

ए त्यही नानीहरूकै विषय लिएर नै यहाँनेरि गफ हानिरहेको थियो हौ हामी त एकदम ए नानीहरूले हेर न अहिले त आफ्नो भाषा पनि बिर्सिएर छैन बोल्नु जाँन्दैन हो हिन्दी बोलेर हिन्दी पढ्ने भएर हिन्दी बोलेर होइन एकदम घरी के भन्छ हिन्दीबाट नेपाली त बोल्नै खोज्दैन घरमा पनि बोल्दैन होइन खत्तम भइसक्यो नि हौ नानीहरूको हो त हौ बहिनी नभन न यहाँनिर म पनि त्यस्तै वाक्कै भइसक्यो हो नानीले घरी भन्छ माँ ये दिजिए ना अन्त त आमा पो भन् ल भन्दा त माँ ये दिजिए ना यसरी बोल्छ हो म यसरी यस्तो पाराले त होइन कस्तो अब नानीहरू त अब ऊ यो नै भइसक्यो नि अब सबै अब हाम्रो नेपाली नै अब ना हि छैनको बराबर भइसक्यो नि हाम्रो नेपाली त्यही त ए म त त्यही भनेर नै अँ त्यही त आफ्नो भाषामा अब तपाईँ हजुर यसरी बोल्नु सिके पो ठुलो मान्छेहरूलाई ऊ यो गर्नु दिजिए ना खाइए ना यसरी बोल्यो भने त अन्त हामीहरू यो तपाईँ हजुर यसरी कसरी बोल्नु बोल्दैन नि अब सिक्दैन नि अन्त त्यही हामीले नानी त्यही विषय लिएर नि अब सल्लाहमा बसेर यत्तिकै बात गरिबस्यो हजुर ए अन्त त त्यही त मलाई अहिले आउनु बितिक्कै माँ भन्छ अन्त मैले केको माँ आमा भन् भन्नुपर्छ नि अब हजुर ल ल बहिनी हुन्छ हुन्छ हुन्छ